माछा मार्नेहरूलाई सरकारले राम्रो ध्यान दिनु पर्छ राम्ररी अब ऊ यो गरेर अब माछा मार्नको लागि कोही अब माछा मार्ने ऊ योहरू खोलामा जा गएर अब माछा मार्नु जालहरू राम्रो छ भनेदेखि राम्ररी अब मारेर ल्याउँछ मारेर ल्याएर चाहिँ अब घर गृहस्थी चलाउनलाई धेरै मेहनत गर्छ माछा मार्नेहरूले अब ऊ सको अब माछा मार्ने जालै राम्रो छैन भनेदेखि उसले माछा कसरी मारेर ल्याउने धेरै असुविधा हुन्छ सरकारबाट अब यस्तो अब माछा मार्नलाई अब फेसलिटी अब एउटा अब राम्रो छ भनेदेखि चाहिँ अब जालहरू दिएर अब राम्ररी माछा मार्न सक्यो भनेदेखि माछा चाहिँ अब माछा मार्नेले चाहिँ अब माछामा धेरै मारेर आफ्नो घर जीविका चलाउन राम्ररी सक्छ